बिहान अब बिहान बेलुकीको हामी आरती गर्छौँ गणेशको गणेशको आरतीहरू मन पर्छ अब ग आ गणेशको आरतीहरू पनि गाउँछौँ जय गणेश जय गणेश भन्दै शिवजीको पनि अब अलिकति ऊ यो आराधना गर्छौँ शिवाजीको पनि जानी नजानी भए पनि अनि आफ्नो धार्मिक त्यही त्यही चाहिन्छ आरतीहरू गाउँछौँ सबै आफ्नो धार्मिकपट्टि नि जाइन्छ त्यसरी नै अब गणेशको आरतीहरू गाउँछौँ आराधना अब पुराणमा जान्छु सत्सङमा जान्छौँ कता कता प्रवचन हुन्छ त्यता त्यतै जान्छौँ धार्मिकपट्टि लाग्छौँ त्यता त्यता जान्छौँ त्यतातिर गएर सुन्छौँ बुझ्छौँ त्यस्तै गरेर धर्मपट्टि अब भगवानको बिहान बेलुका नै आराधना गरेर यसो भगवानहरूलाई सम्झिन्छौँ फुल प्रसादहरू यसै गरेर पूजाहरू गर्छौँ बिहान बेलुका आरतीहरू गर्छौँ गणेशको जय गणेश जय गणेश जय गणेश देव भन्दै यसरी नै भजनहरू गाउँछौँ आरती गाउँछौँ